आजकल सबैभन्दा बढी प्रयोग हुने एप्सहरू चाहिँ इन्सटाग्राम फेस बुक यु ट्युब वाट्सएपहरू हो अन्त यसको फाइदा के छ भन्दा हामीले युट्युबमा कतिवटा भिडियोहरू बनाएर हाल्न सक्छौँ त त्यो भिडियो हेरेर मान्छेहरूले हामीलाई सपोर्ट पनि गर्छ अन्त हामीले त्यहाँबाट कति प्रफिट प्रफिटहरू पनि पाउँछ अन्त फेसबुकको पनि के फाइदा छ भन्दा कतिजना साथीहरू भेटेको हुँदैन अन्त त्यहीँबाट हामी भेट्छौँ अन्त त्यसको बेफाइदा चाहिँ के छ भन्दा कतिजना मान्छेहरूले चाहिँ फेक अकाउन्टहरू खोलेर ठग्ने कोसिस गरिरहेको छ फेक अकाउन्टहरू खोलेर पैसाहरू ब्याङ्क एकाउन्टबाट लगिरहेको छ अन्त कति कलहरू आएर फेसबुकमा कलहरू आएर हामीलाई ठग्ने कोसिस गरिरहेको छ त्योहरू चाहिँ बेफाइदाहरू हो अन्त